खुला पानीमा पौडी खेल्दा सुरक्षित रहने उपायहरू गहिरो गहिरो ठाउँ गहिरो गहिरो ठाउँहरूतिर नगएर गए तापनि साथीहरूसँग सँगै गएर ढुङ्गालाई पक्रिँदै खेल्यो भने सुरक्षित हुन्छ जस्तो लेउ चिप्लोचाप्लोहरूसँग तिर चाहिँ जानु भएन किनभने त्यहाँ गयो भने चाहिँ खुट्टा चिप्लिएर डुब् डुब्ने सम्भावनाहरू पनि हुन्छन् कि खेल्नु जान्दै जान्दैन जान्दै जानेन भने चाहिँ अलिक खोलाको किनार किनारमा बसेर पौडी त खेल्न सकिँदैन तर पनि सानो सानो पानी भए खेल्नै नजान्नेहरूले चाहिँ त्यस्तो गर्दा गरे पनि हुन्छ